मलाई उत्तर भारतीय दक्षिण भारतीय र महाद्विपी खानामा मलाई उत्तर भारतीय खानामा धेरै रुचि छ र म उत्तर भारतीय खानामा जस्तै रोगन जुस दम बिर्यानी बटर चिकन आदि इत्यादि मलाई धेरै नै मन पर्छ र यी खानाहरू म धेरै नै एकदमै इन्ट्रेस लिएर म पकाउने गर्छु घरमा यी खानाहरू म एकदमै राम्रोसँगले पकाउँछु र उत्तर भारतीय खानामा इस्न्याक्सहरूमा जस्तै समोसाहरू आउँदछ छोले भटोरेहरू आउँदछ र यी खानाहरू मलाई धेरै नै चाख लाग्ने गर्छ र म धेरै नै जोस र उत्साहको साथमा यी खानाहरू पकाउने गर्छु